हेलो तपाईँ ट्रान्सपोर्ट एजेन्सी हो म तपाईँको गाडीको पेसेन्जर बोलेको तपाईँको गाडी यो कोभिडको टाइममा यस्तो महामारीमा तपाईँको गाडी मैला न मैला चालकले मास्क पनि लगाएको छैन न तपाईँको गाडी सफा छ न तपाईँको गाडीमा सेनिटाइजर छ मलाई मनपरेन